राज्यका प्रमुख धार्मिकस्थल वा पूजास्थलहरूमा मन्दिरहरू मस्जिदहरू चर्चहरू आउने गर्दछ यसरी नै मेरो छेउमा भएको मेरो राज्यमा भएको चर्चहरूमा दार्जिलिङ जिल्लाकै सबैभन्दा पुरानो चर्च एन्ड्रोस चर्च जुन चाहिँ अठार सय तिरा तिर्चालिस सालमा बनिएको हो त्यो चर्च रहेको छ त्यस सँगसँगै सिक्रेट हार्ट चर्च सेन्ट ज्युज क्याथलिक चर्च रहेको छ भने मन्दिरहरूमा दार्जिलिङ चौरस्ताछेउको महाकाल बाबाको मन्दिर टिस्टाछेउको काली मन्दिर आदि रहेको छ